अन्धविश्वास भन्नाले अब पहिला जस्तो त छैन अहिले पढ्ने मान्छेहरू बेसी भएर है एजुकेटेडहरू छ तपाईँको ठाउँहरू डेभ्लप भएर ठाउँ ठाउँमा कलेजेस हस्पिटल्स थुप्रै परिकारको उयोहरू भएर अन्धविश्वास त्यति साह्रो छ जस्तो चाहिँ लाग्दैन तर पनि अहिले पनि हाम्रो गाउँबस्तीमा कति जग्गा है तपाईँले पाउनुहुन्छ त्यस्तोहरू बिरालोले बाटो काट्यो भने लोदर भन्ने कि रित्तो डोको देख्यो भने लोदर भन्ने रित्तो गाग्री देख्यो भने लोदर भन्ने अन्त मान्छेहरू मर्दाखेरि तेह्र दिनमा काम गर्दाखेरि धामीझाँक्रीहरू पढाएर यस्तो चाहियो उस्तो चाहियो काटमार गर्ने चलनहरू अझ पनि चलिनै रहेको छ है